म पकाउन सुरु गर्नअघि टमाटर पियाज खोर्सानी मजाले धोएर त्यसलाई त्यसलाई मजाले काटेर र त्यसलाई साइडमा राखेर जुन मेन सफाउने पकाउने सब्जी हुन्छ त्यसलाई पनि मजाले धोएर काटेर साइडमा राखेर अब त्यसमा हाल्ने मरमसलाहरू ठिक पार्छु र तेलहरू ठिक पार्छु र कुनै बेला त अब त्यसमा हाल्ने सब्जीमा हाल्ने मरमसला हुँदैन र त्यसमा फेरि लिन गएर त्यसलाई ल्याएर रेडी पारेर राख्छु र म त्यसरी पकाउनअघि त्यसरी सुरु गरेर पकाउँछु